हाम्रो यहाँको मेन बिजिनेस के छ भन्दाखेरि चाहिँ नेपाली हरूको चाहिँ अदुवाको खेती अन्त सुन्तलाको खेती गरिन्छ अनि अलैँचीको पनि गरिन्छ यो सब चाहिँ तर मेन दार्जिलिङमा चाहिँ हुँदैन तर दार्जिलिङको बाहिर यो कमानहरू छ बस्तीहरूमा चाहिँ अदुवाको सुन्तलाको अनि अलैँचीको खेतीहरू गर्छ यो सब अलैँची सुन्तला र अदुवामात्रै होइन तर अब अरू अरू साग सब्जीहरू पनि खेती गर्छ त्यसलाई चाहिँ हामीले अर्ग्यानिक भेजिटेबल्स भन्छ त्यो चाहिँ अब केही पेस्टिसाइड्सहरू केही इन्सेक्टिसाइड्सहरू केही नहालीकन उनीहरूले एकदम अर्ग्यानिक वेमा चाहिँ बनाएको हुन्छ गाईको मल हालेर अन्त त्यो चाहिँ यहाँ सहरमा लिएर चाहिँ सहरमा चाहिँ बेच्छ अनि मान्छेले किन्छ अनि अरू अरू पनि छ अरू अरू चाहिँ तपाईँको यस्तो तामाहरू बनाउँछ त्यो ब्यामबू सुट्सबाट त्यो पनि पुरा मतलब पुरा बिक्री हुन्छ अनि पिक्कलहरू भयो पिक्कलहरू भयो सुकुटीहरू भयो तिनीहरू पनि उनीहरूले त्यो बनाएर बट्टामा हालेर चाहिँ बेच्छ त्यही छ दार्जिलिङको मान नेपाली दार्जिलिङ होइन अब नेपालीको चाहिँ अक्कुपेसन चाहिँ अनि यो अब आदिवासीहरू त आदिवासीहरूको बारेमा मैले सुन्नु त सुनेको छु तर अब हामी मेन दार्जिलिङमा चाहिँ अब आदिवासीहरू बस्दैन अनि यो तल अब नक्सलबारीहरू भयो यता खोरिबारी मुनि मुनिहरू मैले सुन्नु चाहिँ सुनेको छु अहिले पनि अब आदिवासीहरू बस्छ हरे अब उनीहरूको पहिलाको देखिकै त्यो अब रहन सहनहरू त्यही गरेरै अब बस्छ हरे तर मैले सम अहिलेसम्म चाहिँ मैले त्यो चाहिँ एक्सपिरिन्यस चाहिँ गरेको छुइनँ उनीहरूको अब ट्राइबल अब एक्टिभिटिजहरू तर अब मैले देख्नु पनि देखेको छु अब मेचीहरू पनि देखेको छु अब यो राभाहरू पनि देखेको छु ओराउहरू पनि देखेको छु तर अब त्यस्तो अब मैले उनीहरूसँग अब बसेर उनीहरूसँग घुलमिल गरेर चाहिँ अब उनीहरूको ट्राइब ट्राइबल अब एक्टिभिटीज रिचवल्सहरू चाहिँ मैले चाहिँ अब एक्सपिरेन्स गर्नु चाहिँ अब सकेको छुइनँ अहिले